मलाई त भ्रमण गर्न हिमाल पाहाडहरू मनपर्छ पाहाडमै जन्मेँ पाहाडमै हुर्केँ मन पनि पाहाडमै हुने गर्छ मलाई नेपालको अन्नापूर्ण बेस क्याम्प त्रिचुली लेकहरू चाहिँ जान साह्रै रहर लाग्छ किनभने मलाई यो सिटीको हल्लामा हो बस्न मनपर्दैन मलाई प्रकृतिदेखि नजिक हुन मनपर्छ